भारतीय चलचित्र र सङ्गीतबारे अब भन्नुपर्दाखेरि चाहिँ चलचित्रमा चाहिँ अब निकै नै सुधार है निकै नै बढी आ सुधार बढेको जस्तो नि लागेको छ र निकै नै अहिले त अब तपाईँको मुविजहरू पनि बलिउडले राम्रो राम्रोहरू बनाउँदै छ पहिला चाहिँ अब चलचित्र चाहिँ एकदमै सीमित थियो क्या पहिला त्यस्तो खालके अब कन्टेन्टहरू हामीले देख्न पाउँथिएनौँ त्यस्तो खालके कुनै परिस्थितिहरूलाई अथवा कुनै पनि एउटा सोसियल इसुसहरूलाई हुन्छन् नि समाजका विभिन्न विभिन्न प्रकारका के भन्छ विषयहरूलाई नर नकारात्मक विषय सकारात्मक विषयहरूलाई लिएर पहिला फिल्महरू बनाइने गर्थिएन तर अब अहिले चाहिँ के भयो भन्दाखेरि चाहिँ थुप्रै थुप्रै सेक्सनमा सेक्टरमा फिल्महरू बनिनथालेको छ अब लभ सेक्टरमा भयो लभ सेक्टरमै बनिन्छ है अन्त कुनै पनि समाजको सोसियल इसुसलाई लिएर अवेरनेसहरू गराउने कामहरू पनि आजकल भारतीय चलचित्रले निकै नै गरिरहेको छ र कल्चरलपट्टि हेर्यौँ भने पनि हामीले एकदम कल्चरल कल्चरलाई पनि धेरै नै प्रमोट गरेको देखिरहन्छौँ हामीले भारतीय चलचित्रलाई चलचित्रमा अन्त यो चाहिँ जान निकै राम्रो लाग्छ धेरै राम्रो लाग्छ अब पहिला चाहिँ पहिला पहिला चाहिँ पिक्चरहरू बनाउँदाखेरि अथवा फिल्महरू बनिँदाखेरि चाहिँ माया र प्रेमसँग मात्रै सा सीमित रहन्थ्यो क्या तर अब अहिले चाहिँ त्यो नभएर चाहिँ अब त्यसको चाहिँ सीमा चाहिँ विभिन्न प्रकारसँग विभिन्न स्तरसम्म फैलिइसकेको छ भन्नुपर्दा चाहिँ अब पहिला चाहिँ अब त्यस्तै हो खालि लभहरूको पिक्चर देखाउँथ्यो भने चाहिँ अहिले चाहिँ तपाईँहरूको सोसियल इसुसहरू हुन्छ नि जस्तै कि प्रब्लम कतिवटा प्रब्लमहरू हुन्छ सोसाइटीको प्रब्लम हुन्छ कतिवटा नेसनल प्रब्लमहरू हुन्छ होइन त्यो सबै नै आजकल मुभिसहरूले दर्साउने गर्छ क्या त एउटा मान्छे कमन मान् मान्छेको लाइफ कस्तो खालके छ होइन त्यो पनि द दर्साउने गर्छ र एउटा कमन मान्छेलाई अब कत्तिको प्रब्लम्सहरू हुन्छ जिन्दगीमा के के उसले सङ्घर्ष गर्नुपर्ने हुन्छ उ त्योहरू पनि सबै देखाउँछ त्योदेखिको लिएर तपाईँको अहिले के भन्छ अरे सोसाइटीमा हेर्नुपर्यो भने सोसाइटीमा कस्तो खालके थिचोमिचोहरू हुन्छ समाजमा कसरी कसरी अब सानो जातहरूलाई अथवा ठुलो कास्टहरूले सानो कास्टहरूलाई हेप्नेओर्ने गर्छ होइन त्यसरी पनि देखाउँछ र ट्रान्स अहिलेको एलिजिबिटीहरूमा लपट्टि पनि निकै नै निकै नै मुभिसहरूले अवेरनेसहरू बनाउँदैछ होइन त्यस्तैको तपाईँको पोपुलेसन रोकथाम गर्नुको लागि तपाईँको यस्तो अम्ब्रेला नामको मुभिसहरू नि निकै अहिले बनिएको छ त्यो पनि धेरै नै राम्रो लाग्यो र सङ्गीतबारे भन्नुपर्दाखेरि चाहिँ सङ्गीतमा चाहिँ अब लभ प्रायःजस्तो लभ सङ्गहरू सुनिने गर्छ र राम्रो लाग्छ सुन्दाखेरि लभ सङ्गहरू राम्रो बनिन्छ म्युजिक म्युजिकमा पनि धेरै डेभ डेभ्लप छ म्युजिकलाई यत्तिमा पनि धेरै नै डेभ्लप भएको छ हुनु चाहिँ सुन्दा चाहिँ राम्रो लाग्छ म्युजिक चाहिँ र मलाई मनपर्ने खालके चलचित्र चाहिँ स्पेसियली मलाई मनपर्ने भनेको चाहिँ हरर कमेडी हो जस्तै कि तपाईँको कानतारा भयो स्त्री भयो भेडिया भयो यस्तो मुभीहरू चाहिँ निकै नै मनपर्छ मलाई र त्यो साथसाथमै अब मनपर्ने त थुप्रै मनपर्छ तर यिनीहरू चाहिँ अलिक बेसी मनपर्छ हरर कमेडी चाहिँ जसमा चाहिँ अलिकति अब डर पनि होस् अन्त त्यो साथसाथमै हाँस पनि उठोस् त्यस्तो चाहिँ मलाई निकै नै मनपर्छ र त्यो साथसाथमा अब भन्नु हो भने चाहिँ अरू अरू हेर्दाखेरि चाहिँ हाम्रो बलिउडमा चाहिँ कमेडी र एक्सन पनि राम्रो लाग्छ जस्तै कि गोलमालहरू भयो तपाईँको सिम्बाहरू भयो योहरू निकै नै राम्रो लाग्छ मलाई चाहिँ अन्त मलाई मनपर्ने अभिनेता चाहिँ मलाई मनपर्ने चाहिँ विद्युत जामवाल हुनुहुन्छ होइन उहाँ चाहिँ एक्सन हिरो हो र उहाँलाई मनपराउनुको कारण चाहिँ एकदमै नेचुरली फिट क्या मान्छेलाई उसलाई हेर्दाखेरि चाहिँ एउटा इन्सपिरेसन आउँछ मा एउटा मान्छेहरूकोमा हुन्छ नि र एकदमै राम्रो एक्सन हिरो हुनुहुन्छ ऊ त्यही भएर चाहिँ मलाई निकै मनपर्छ र उनी उहाँको लाइफ स्टाइल पनि निकै हेरेको छु देखेको छु है मतलब त्यो भिडियोजहरूतिर र निकै राम्रो लागेको थियो र त्यही भएर मनपर्छ र अभिनेत्री चाहिँ मनपर्ने चाहिँ रोकुलप्रित सिंह हुन् उहाँको चाहिँ धेरै नै राम्री लाग्छ क्या त्यही भएरै मनपर्छ उहाँ चाहिँ अन्त र त्यस्तो कुनै कुनै बढी फिल्म त छैन मलाई मनपर्ने कुनै पनि गीतको तर पनि लभ सङ्गै भनौँ होइन जुनै पनि गीतमा अब लभ सङ्गहरू छ भने राम्रो राम्रो लभ सङ्गहरू छ भने अब सुन्दाखेरि चाहिँ राम्रो लागोस् कि सुनेपछि चाहिँ मनमा आनन्द फिल अब महसुस गर्नुसक्यो भने चाहिँ त्यस्तो गीतहरू चाहिँ मलाई साह्रै नै मनपर्छ र मलाई मेरो एकदमै मनपर्ने गायक हुन् ऐजे अ अरिजित सिंह हुनुहुन्छ है हाम्रो बलिउडको सिङ्गर हुन् र एकदमै राम्रो लाग्छ उहाँहरूले गाउनु उहाँहरूको सिङ्गिङ चाहिँ एकदमै राम्रो लाग्छ र उहाँको भोकल पनि एकदमै राम्रो लाग्छ क्या पुरै एकदम मनपर्ने अब कस्तो भन्नु अब उहाँको गानाले चाहिँ एकदमै टच गर्छ अब मनलाई हुन्छ नि मनलाई छुने खालके गाउनुहुन्छ र जुन चाहिँ फिलमा गाउनुहुन्छ सायद अरू पनि छन् थुप्रै नाम नामी नामी सिङ्गर्सहरू छन् हाम्रो भारतीय इन्डस्ट्रीमा है अब इन्डियन इन्डस्ट्री इन्डियन फिल्म इन्डस्ट्री भन्नु सक्नुहुन्छ कि इन्डियन म्युजिकल इन्डस्ट्रीमा भन्नुहुन्छ निकै नै सिङ्गर्सहरू छन् एकदम नाम कमाउने कमाउने अस्कर अवार्डहरू थाप्नुभएको सिङ्गर्सहरू छन् होइन तर पनि अब अरिजित सिंह भनेपछि चाहिँ एउटा कनेक्सन हुन्छ नि एउटा एउटा आर्टिस्टदेखिको चाहिँ एउटा लिसनरको कनेक्सन चाहिँ जुन चाहिँ हुन्छ नि त्यो कनेक्सन चाहिँ उहाँले चाहिँ एकदमै मलाई चाहिँ मलाई चाहिँ विशेष गरेर लाग्छ कि उहाँको त्यो त्यो कनेक्सन चाहिँ एकदमै राम्रो छ क्या उहाँको हुन त उहाँले पनि परिश्रम धेरै गर्नुभएको हो लाइफमा किनकि कसै अब यति बिना सक्सेस पनि उहाँले य यसरी नै पाउनु त भएको होइन एउटै गाना गाएर पनि होइन र पनि उहाँको सिङ्गिङमा चाहिँ एकदमै रुचि राख्छु म उहाँको गानामा चाहिँ एकदमै इन्ट्रेस्ट एकदमै भन्दा पनि एकदमै उहाँको जुनै पनि नयाँ गाना निस्कियो भने सुनिहाल्छु है अब रिसेन्ट्ली उहाँको वे कम्लियाहरू निस्केको छ योहरू नि सबै गानाहरू म सुन्दै गर्छु किनकि एकदमै राम्रो लाग्छ क्या सुन्दाखेरिको प्रायःजस्तो त उहाँले गाना भन्नुपर्दाखेरि त्यस्तो खालके नाच्ने बनाउने गानाहरू पनि बनाउनु हुँदैन बनाउनुहुन्छ तर धेरै कम् कम्ती मात्रामा तर मेन चाहिँ उहाँको गानाहरू चाहिँ अब हुन्छ नि रोमान्टिक इमोसनल स्याडनेस भएको गानाहरू बनाउनुहुन्छ क्या र पनि त्यो गानामा चाहिँ एकदमै क्या अब त्यस्तो त्यो त्योपट्टिको त्योपट्टिको गानालाई लिएर पनि मान्छेले आनन्द फिल गर्नुसक्ने खालके चाहिँ एकदम उहाँ नै लाग्छ के उहाँ जस्तो अरूले त्यस्तो सरो टाइपको गाना हुन्छ नि अब त्यो एकदमै दुःख लाग्ने गानामा पनि आनन्द सुन्दाखेरि चाहिँ तर आनन्द लागोस् दुःख चाहिँ नलागोस् र त्यस्तै खालेको गाना चाहिँ एकदम अरिजित सिंहले गाएको चाहिँ मलाई एकदमै मनपर्छ अरिजित सिंहले चाहिँ चाहे जुनै पनि गाना जस्तै पनि गानालाई अरिजित सिंहले गायो भने चाहिँ एकदमै मिठो सुन्छ र त्यही भएर चाहिँ एकदमै मलाई उहाँ चाहिँ एकदमै मनपर्छ अरिजित सिंह भनेपछि चाहिँ कुनै पनि गाना चाहिँ एकदम उहाँको हुनु त थुप्रै गानामा उनी उहाँले साउथ ल्याङ्गवेजमा पनि गाउनुभएको छ बङ्गालीमा पनि गाउनुभएको छ बङ्गाली त उहाँको मदर टङ्ग हो जत्तिकै हो होइन र हिन्दीमा त निकै नै गाउनुभएको छ र उहाँको प्रायः सबै सबै ल्याङ्गवेजको गानाहरू भए नभए पनि सबै सबै ल्याङ्गवेजमा गाउनुभएको गानाहरू चाहिँ मैले सुनेकै छु र राम्रो लाग्छ सबै सुनेको नि नबुझे पनि उहाँको तरिका र उहाँको अब हुन्छ नि एउटा म्युजिकालिटीपट्टिको थट्स चाहिँ एकदमै राम्रो लाग्छ